हलो ए फ्लिप फ्लिपकार्टको उयो रोहन साथी बोलेको हो ए त्यो मैले मेरोमा यो सामान मगाएको छु नि त्यो मेरो ठिक ठाउँमा ल्याइदिनुहोस् ल त्यो सामान मेरो ठाउँ कहाँ हो भन्नुहोस् त म तपाईँलाई बताउँछु मे यहाँनिर स्कुल डाँडा अलिक तल अलिक तल ओह्रालो लाइन रोड लाइनमा रोड लाइनमा स्कुल डाँडा अलिक तल त्यो चर्चको भित्ता खन्दैछ नि त्यो भित्ता खनेकै तल्लोपट्टि एउटा कलपट छ कलपटको तल्लोपट्टि घर छ त्यहाँनिर ल्याइदिनुहोस् ल